यो भिडियो गेमद्वारा चाहिँ मलाई सानोमा चाहिँ खेलेको अहिले चाहिँ त्यत्ति साह्रो याद छैन किनभने सानोमा हामीले यत्ति साह्रो यो भिडियो गेमहरू चाहिँ खेल्दैन्थ्यौँ त्यत्ति बेला त बाहिरै खेल्ने क्रिकेटहरू फुटबलहरू भलिबलहरू पुरा गेम्सहरू हामीले बाहिरै खेल्थ्यौँ र यो भिडियो गेम चाहिँ त्यत्ति साह्रो खेल्दैन्थ्यौँ र अहिलेको नानीहरू जत्तिको चाहिँ मलाई थाहा छैन त्यसमा के अहिलेको नानीहरूलाई त कत्तिवटा गेमहरू कत्तिवटा त्यो भिडियो गेमहरू जस्तो पब्जीहरू भयो माइनक्राफ्टहरू भन्ने धेरै गेमहरू गेमहरू उनीहरूले जानेको छ र म मलाई चाहिँ अब जसमा फुटबलहरू क्रिकेटहरू भलिबलहरू ब्याडमिन्टन त्यस्तोहरूको बारे चाहिँ मलाई अलिक जान्दैछु तर म यो भिडियो गेम बारे चाहिँ मलाई त्यत्ति साह्रो आइडिया छैन खेलेको तर सानोमा तर कम्ती मात्रामा खेलेको त्यही भएर कता कता मात्र मलाई चाहिँ अनुभव छ त्यत्ति साह्रो चाहिँ मलाई थाह चाहिँ छैन यसको बारे चाहिँ